यो योगा गर्नको लागि हामी यो जि टिभी अनि इन्डिया टिभी बाट चाहिँ हामीले आलिकति योगाको के अरे कुनै एउटा योगा गर्ने विधिहरू सिकेका छौँ सिकेका छौँ तर अब जति पनि हाम्रो गुरुजी रामदेव बाबा ले गर्नु भएको योगा चाहिँ जति चाहिँ हामीले सक्दौनँ किनभने हाम्रोमा त्यति टाइम पनि हुँदेन त्यति टाइम पनि पाउँदैनौँ पनि त्यसले गर्दाखेरि चाहिँ अलिलि अब चार पाँच पाँच छवटा योगाहरू गर्छौँ गरेका छौँ र अब त्यसमै अब अहिले अब टे गरी गरिरहेका छौँ र अब यो मानिसमा अब सामना गर्नु पर्ने अप्ठ्यारो कुरोहरू चाहिँ के छ भनेदेखि चाहिँ अब योगा गर्दा सिक अब गर्दाखेरि चाहिँ अलिकति दुई चारवटा कुरा धेरै अप्ठ्यारै कुरो पर्छ अब अब योगाको उयो गर्नेको तरिकाहरू थुप्रै किसिमको छन् तर अब हामीले चाहिँ अब अलिकति सजिलो रूपको को योगाहरू चाहिँ हामीले गर्छौँ र अब जति पनि योगा गरी सकेपछि चाहिँ अलिकति जिउलाई हल्का अलिअलि जिउलाई जति पनि अब हल्का भएर अलिकति चाहिँ राम्रो जिउहरू भएर जान्छ र अब त्यही नै अलिकति योगा चाहिँ हामी त्यही अप्ठ्यारो परेको सामना चाहिँ गर्नु अलिकति टाइम चाहिँ पाउँदैनौँ